मलाई लाग्दैन कि अन्य ग्रहतिर पनि जीवनयापन गर्नसक्छौँ र धेरै मानिसहरूले चाहिँ मार्समा त के मङ्गल ग्रहमा पानी छ र त्यहाँ मानिसहरू बस्नसक्छौँ भनेर खोजी गरेको छ र तर हामीलाई चाहिँ त्यति साह्रो थाहा छैन र मङ्गल ग्रहमा चाहिँ पानी छ भन्ने थाहा पाएको छ कि त्यहाँ जीवनयापन गर्नसक्छौँ र मलाई चाहिँ यति नै थाहा छ कि त्यहाँ मङ्गल ग्रहमा जीवनयापन गर्न सक् दैनौँ भनेर तर त्यहाँ यापन गर्न सक्छन् भनी चाहिँ राम्रो हो धेरै प्लानेटहरूमा छैन कि त्यस्तो मान्छेहरू जीवनयापन गर्न सकोस् भनेर र यति नै हो मलाई यति नै थाहा छ र मङ्गल ग्रहमा चाहिँ जीवनयापन गर्न सक्दैन भनेर चाहिँ थाहा छ अब अरूले मान्छेले चाहिँ भन्दैछ कि त्यहाँ जीवनयापन गर्नसकिन्छ तर यो सही हो कि होइन त्यो चाहिँ थाहा भएन